हेलो नमस्कार हजुर मेरो नाम मनीषा सुब्बा हजुर हजुर हजुर मेरो दोकानमा धेरै प्रकारको सामानहरू पाउँछ जस्तै कि पेन भन्यो खाता किताब जोमेट्री फिट सबै प्रकारको जो चाहिँ पढ्नुमा चाहिने सामानहरू र तपाईँले गिफ्टमा दिनुसक्ने सामानहरू पाउँछ हजुर पेन हजुर म्याक्स राइटरहरू छ पाइलट पेनहरू छ हजुर अलिक राम्रो भन्नुपर्दा चाहिँ हजुरले पेनमा साथीको नामहरू त्यसरी खोपेर त्यसरी गर्नु चाहनुहुन्छ भने हामी त्यस्तो पनि प्रोभाइड गर्नु त्यस्तो पनि दिन सक् हजुर पेन त त्यही तपाईँलाई मैले भनिसकेँ त त्यही कम्पनीहरू छ पाइलट म्याक्स राइटर तिनाहरू नै चाहिन्छ हजुर हजुर हजुर हजुर पार्करको पनि हजुर हजुरलाई चाहिन्छ भने हामी दिनु सक्छौँ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर नोटबुकहरू पनि पाउँछ त हजुर तपाईँले कस्तो खालको नोटबुक तपाईँले चाहनुहुन्छ जसमा कि उच्च कोटीको जसमा चाहिँ राम्रो प्रकारले त्यहाँ कभरहरू राम्रो क्वालिटीको हजुर हुन्छ हुन्छ सबै हामी उपलब्ध गराउन सक्छौँ हजुर भन्नुहोस् हजुर भन्नुहोस् डकुमेन्ट्सहरू राख्ने फाइल हजुर हजुर हजुर हजुर हजुर तपाईँको साथीको नाम हामीलाई पठाइदिनुहोस् सबै पठाइदिनुहोस् हामी त्यसलाई तपाईँको हजुर हुन्छ हुन्छ अवश्यै तपाईँलाई हामी कति दिनभित्रमा बनाएर दिनुपर्ने हो यो सामान चाहिँ हुन्छ हुन्छ जतिसक्दो हामी छिटै गरिदिन्छ दाम चाहिँ पार्कर पेनहरू त तपाईँलाई थाहै नै छ त्यसको दाम कस्टमाइज गरेर यस्तै अलिक ज्यादै हजार पन्ध्र सौ भित्रमा तपाईँको दुईवटा आइटमहरू चाहिँ आउँछ त्यसमा तपाईँले अब यो डकुमेन्ट्सको पनि कभर पनि माग्नुहुन्च भने चाहिँ तपाईँको तिन हजारसम्ममा हामी सम्पूर्ण सामानहरूलाई चाहिँ मजाले कस्टमाइज गरेर बनाइदिन सक्छौँ हुन्छ हुन् हजुर हुन्छ हुन्छ धन्यवाद हुन्छ मेरो पसलको नाम चाहिँ नेम्बाङ स्टेसनरी सप हो त यो चाहिँ मिरिक मिरिकदेखिको तेह्र किलोमिटर टाढो बुङ्कुलुङ भन्ने जग्गामा जग्गाको नेम्बाङ चोकमा बाबा फास्ट फुडको अपोजिट पर्छ हुन्छ हुन्छ हुन्छ हुन्छ नमस्कार